हेलो आ हेलो हजुर म अहिले अलिक बिमारी बिमारी नै छु नानी प्रेसरहरू नापेको छुइनँ अब चाहिँ नापौ भनेको सुगरहरू प्रेसरहरू सुगरहरू पनि नाप्नु पर्ने छ खानाहरू अहिले ठिकै नै खाँदैछु अलिक कम्ती कम्ती नै रुच्छ धेरै त रुचेको छैन हुन्छ नाप्नु पर्यो प्रेसरहरू नाप्नु म त्यहाँ आउँ भनेको हजुर म यहीँ नै हाम्रो आइसिडिएस नजिकै छ म त्यहाँ गएर चाहिँ नपाउनु भनेको अन्त के हातखुट्टाहरू खान्छ यता उति सबै त्यो दबाईहरू पनि पाइन्छ होला आइसिडिएसमा

त्यसो भए चाहिँ यहीँ नै हस्पिटल नगएर यतै नै देखाउनु पर्यो आइसिडिएसमै देखाउनु पर्ला उम् आइसिडिएसमै सबै कुरो पाइन्छ भने हस्पिटल किन जानु अँ बुढेसकाल भयो अब सबै कुरो नै कम्जोरी हुँदै जाँदैछ र नाप्नु त पर्ने आइसिडिएसमै जानुपर्ला हुन्छ अब अलिअलि त पाइँदैछ अहिलेसम्म त हुन्छ